मेरो काम भन्दा बाहिरको सोखहरू चाहिँ के हो भन्दाखेरि मलाई एकदमै कुकिङ गर्न मन लाग्छ कुकिङ पनि मेरो मलाई इच्छा लाग्छ गर्न त्यसको बाद गाउन पनि मनपर्छ साथ साथै नाच्न पनि मन लाग्छ मलाई त्यो तिनवटा चाहिँ मेरो सोखहरू हो अनि घुम्न जान मन लाग्छ घुम्न जान पनि मन लाग्छ सोकहरू चाहिँ त्यही त्यही छ र रुचिमा चाहिँ मलाई उपन्यासहरू पढ्न मन लाग्छ कविता पनि पढ्न मन लाग्छ कथा अरू पनि मलाई पढ्न मन लाग्छ अरू त त्यति नै होला है कथा कविता उपन्यासहरू पढ्न मन लाग्छ रुचिमा चाहिँ रुचि चाहिँ मेरो त्यही हो अनि